बोडो बङ्गाली आदि भाषासँग चाहिँ नेपाली भाषाको सम्बन्ध चाहिँ एकप्रकारले यहीँ स्थानमा भएकोले गर्दा देखिन्छ यसमा के कस्ता सम्बन्ध देखिन्छ भने सामान्यतः प्रयोगमा आइरहने दोकानहरूतिर प्रयोग हुने शब्दहरू एक अर्कामा मिश्रण मिश्रण भएको पाइन्छ यसमा बङ्गालीहरूले पनि नेपाली भाषा मिसाएर बोल्ने बोडो जातिका मानिसहरूले पनि र अन्य यस क्षेत्रका अन्य भाषाका मानिसहरूले पनि नेपाली भाषाहरू मिसाएर प्रयोग गर्ने साथसाथै नेपाली भाषीहरूले पनि बोडो बङ्गाली जस्ता भाषाहरू मिश्रण गरेर प्रयोग गरिहेको हामी पाउँछौँ जस्तो कि कुनै दोकानमा गएर केही सामानहरू माग्दाखेरि काकु एटा दाओ भनेर नेपालीहरूले पनि भन्छ भने उनीहरूले कि दिबो के दिनु भनेर पनि कतिपय भनेका हामी सुन्छौँ यस्ता नेपाली भाषी र बङ्गाली बोडो भाषीहरूसँग चाहिँ नेपालीहरूको सम्बन्ध एकप्रकारले राम्रै रहेको भन्न सकिन्छ भाषाको स्तरमा हेऱ्यो भने यस्ता सम्बन्धहरूले गर्दा भाषामा एकअर्काको भाषाहरू आदान प्रदान हुन्छ अनि यस्ता आदान प्रदानले गर्दा खेरि त्यो भाषामा नयाँ शब्दहरूको पनि प्रयोग बढेर जान्छ साथसाथै अन्य भाषाहरू भाषीहरूसँग पनि ती नयाँ भाषीहरूको परिचय हुँदै जान्छ यसरी बोडो बङ्गाली साथै यहाँ भएका आदिवासी अन्य भाषाहरूसँग नेपाली भाषाको सम्बन्ध एकदमै मिश्रित प्रकारले प्रयोग भइरहेको हामी पाउँछौँ